हेलो दाजु ए तपाईँ मोर्डन बुक हाउसबाट बोल्नुहुँदैछ ए सुन्नुहोस् न हौ हाम्रो डिपार्टमेन्टमा नि नर्थ बङ्गाल युनिभर्सिटीमा सेमिनार हुनुआँटेको छ कि पच्चिस तारिक यही महिनाको अन्त एक दुईवटा अर्डरहरू तपाईँलाई दिनुपऱ्यो भनेर सोच्दै थिएँ हौ यस्तो के अरे फाइल बुक पेनहरूको छ कि अर्डर चाहिँ गर्नुपर्ने अलिक मिलाइदिन्छ कि अलिक मिलाएर दिनुहोस् न हौ हाम्रो ए हजुर

हजुर हजुर हो त पचासजना पार्टिसिपेन्ट्स हामीले एक्सपेक्ट गर्दैछौँ हो अलिकति बेसी सरप्लसमा राखेको राम्रो हुन्छ होला साठीवटा जस्तो चाहिँ गरिदिनु होस् न एउटा आउँछ फाइल सबैलाई किटमा एउटा पेन र एउटा नोटबुक क्या त हजुर त्यति हुन्छ एक एकवटा चाहिँ त्यो फाइल चाहिँ किटको रूपमा चाहिँ हामीले पार्टिसिपेन्ट्सलाई दिने विचार गरेको छौँ है अन्त कस्तो कति चाहिँ गर्नुहुन्छ त्यति यो तिनवटा चिज एउटा किटमा हाल्नुको लागि कतिहरू लिनुहुन्छ हजुर हजुर हजुर हजुर

हजुर हजुर हजुर

हजुर हजुर ए हजुर

ए हजुर हजुर हजुर हजुर हुन्छ ए हुन्छ हुन्छ दाजु हुन्छ म सबै डिटेल गरेर तपाईँलाई पठाउँछु नि ल अन्त त्यो अलिक पक्का बिल पनि बनाइदिनु होस् है किनभने हामीले त्यो डेप्युटीलाई देखाउनुपर्ने हुन्छ कि अन्त तपाईँकोमा यो के अरे ट्यागिङहरू गर्ने एन्नोटेसनको गाइड बुकहरू पनि मिल पाउँछ हजुर ए हुन्छ

ए हजुर हजुर ए हुन्छ हुन्छ दाजु धन्यवाद है म त्यसो भए त्योहरू सबै डिटेल हेर्छु र भएछ भने म भोलि पर्सितिर तपाईँको दोकानमा पनि एकपल्ट आएर बात मार्छु नि तपाईँसँग ल हुन्छ हुन हुन्छ दाजु हुन्छ थ्याङ्क्यु है हुन्छ